हजुर तपाईँ फ्लिपकार्टबाट बोल्नुभएको हो ए मैले फ्लिपकार्टबाट एउटा जुत्ता अर्डर गरेको थिएँ र त्यो तिन दिनभित्र आइपुगिहाल्छ भन्नुहुँदै थियो र अहिले यत्रो टाइम भइसक्यो एघार बाह्र बजीसक्यो आइपुगेकै छैन त्यो मलाई जुत्ता हेर्नु मनपरिरहेको थियो कि क्यान्सल त भएको छैन होला नि है अन्त त्यो आएपछि म फेरि मनपरेन भने फ फेरि त्यो अर्डर प्लेस पनि गर्नुसक्छु नि है